हाम्रा यस क्षेत्रमा देखिने चराहरू मध्ये केही हुन् सुगा परेवा लाटोकोसेरो ढुकुर गौँथली कोइली मजुर आदिहरू यहाँबाट मलाई मनपर्ने चरा हो ढुकुर अनि गौँथली अनि ढुकुर जो परेवा जस्तै हो त्यो ढुकुर मलाई कुन मनपर्छ भने त्यस ढुकुरको रङ अति नै सुन्दर अनि नर्मल हुन्छ साथै गौँथली जो भिर भिरमा हुन्छ साथै काम पनि धेरै गर्छ गौँथलीले अनि ढुकुर अलि अल्छे अल्छे हुन्छ त्यसैले दुईवटा अचम्मै मनपर्छ